म चाहिँ अब पहिलै देखिको चाहिँ पार्लर गरेर आएको होइन अब त्यस्तै अब बिजिनेसको कुरा गर्दाखेरि चाहिँ अब म चाहिँ आफ्नै सानो पार्लर खोलौँ भन्ने चाहिँ मेरो सोच है त्यसमा चाहिँ अब म अब म त अब यत्रो भइसक्यो त्यो भएर गर्दाखेरि चाहिँ म चाहिँ स्टाफ अब दुई तिनजना स्टाफ राखेर होइन प्लस फेरि त्यसमै अब ट्रेनिङ सेन्टर पनि सानो खोलौँ भनेर यसो सोचेको अब त्यो बिजनेस चाहिँ अब मैले किनकि पहिलैबाट गरेर आएको के हो कसो हो के गर्दा कसो हुन्छ सबै थाहा भएर आएको हो अरू भन्दा चाहिँ अब त्यसमा चाहिँ मलाई अलिकति आइडिया छ होइन त्यही कारण चाहिँ अब मलाई यो पार्लर चाहिँ मन पर्छ